हाम्रो स्थानीय कलाकारहरू भन्दाखेरि चाहिँ अब मेरो कालिम्पोङमा धेरै यस्तो कविहरू छ जसले चाहिँ हाम्रो साहित्यलाई संस्कृतिलाई धेरै मजबुर बनाएर राखेको छ हो हाम्रो गाउँमा मसिनो भाइहरूले पनि कथा कविताहरू लेख्ने गर्छ साथै अब हामी संस्कृति भन्नाले हामी पूजाहरू गर्छौँ संसारी पूजाहरू गर्छौँ साकेवा पूजाहरू गर्छौँ उँ उँधौली उँभौली पूजाहरू गर्छौँ यसरी नै हामी संस्कृतिलाई बचाएर राखेका छौँ संरक्षण गरेर राख्ने प्रयास गरेको छौँ हो हामी टिस्टा नदीमा गएर पनि यो माघी पूजाहरू गर्छौँ यसरी नै हाम्रो संस्कृतिलाई संरक्षण गर्ने प्रयास गरेका छौँ